हाम्रो दार्जिलिङमा त हामी बिजुली त चौबिसै घन्टा पाउँछौँ किनभने अब चौबिसै घन्टा नै पाउँछौँ पैहिलादेखिकै होइन अन्त अब कोहीकोही बेला चाहिँ बिजुली चाहिँ कसरी जान्छ भन्दाखेरि चाहिँ अब यस्तै बर्खाको बेलामा या त अब लाइटनिङ हुँदा कोही बेला चट्याङले हान्दा त्यस्तो हुँदाखेरि जान्छ होइन कोहीकोही बेला त्यही भएर चाहिँ त्यतिबेला चाहिँ अब त्यो बनाउँदा ओर्दा त्यही बिजुलीहरू बनाउँदा ओर्दा टाइम लाग्छ र त्यतिबेला चाहिँ हामीलाई के चाहिँ साह्रो पर्छ के चाहिँ हामीलाई असर गर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब फोनहरू चार्ज नहुँदाखेरि होइन अब लाइटहरू चार्ज गर्नु पाउँदैन त्यो भएर चाहिँ हामीलाई अलिकति असुविधा हुन्छ होइन अन्तखेरि आजकल त अब थाहै छ फोन सबैकुरा अब फोनमै हुन्छ होइन अब बात मार्नुदेखिको लिएर सबै कुरा फोनमै हुन्छ त्यही भएर चाहिँ हामीलाई अलिकति फोन चलाउनु चाहिँ अब जरुरी नै हुन्छ होइन त्यही भएर चाहिँ अलिकति हामीलाई असर पर्छ फोन चार्ज गर्नु नपाउँदाखेरि चाहिँ